हाम्रो परिवारमा सबैभन्दा लामो सांस्कृतिक परम्परा चलेर आइरहेको एउटा टिका हो जुन चाहिँ टिका पहिला हामी जमारा जमारा राख्छौँ त्यहाँदेखि प्रत्येक दिन पूजा गरिन्छ र सप्तमीको दिन वाण हानिन्छ त्यहाँदेखि त्यसको पनि पूजा गरिन्छ त्यसरी नै दशमीको दिन रातो टिका लगाएर जमरा लाउने यो ज हाम्रो परम्परा हो उइलेदेखि नै उइलेदेखि अहिलेसम्म चलेर आइरहेको छ आशीर्वाद दिने यो एउटा चलन हो र अर्को चलन जस्तै मँगनी बिहाहरू हुँदाखेरि जुन चाहिँ प्रकारको मँगनी गरिन्छ त्यहाँदेखि पछाडि रित बुझाइन्छ त्यहाँदेखि म बिहाको दिन बेहुला आउँदाखेरि ढोक भे छेकाछेक गरिने चलन र पत के रे के रे सिन्दुर लगाउने जग्गे घुम्ने टिकाटालो गर्ने गोडा धुने यो परम्परा पहिल्यैदेखि नै चलेर आइरहेको छ त्यति मात्रै नभएर त्यस्तै सांस्कृतिकमा अरू हामी आउँछ द देउसी भैली खेल्ने अब भैलो खेल्दै खेल्दै अर सबैको घरमा जाने लक्ष्मी पूजा गर्ने दियो कलश लगाएर मज्जाले पूजा गरिने लोट्याउने गाई पुज्ने गोरु पुज्ने यो चलनहरू अहिलेसम्म पनि हाम्रो परिवारमा यथावत छ र परम् अहिलेसम्म पनि चलेर आइरहेको छ